देखि किराहरूले टोक्यो भने पुत्काको मह लगाउँछन् यो पुत्काको महले धेरै निको पार्छ अनि यहाँ पहाडतिर यहाँ पुत्काको महलाई धेरै राम्रो मानिन्छ जस्तै धोक्रे बिझेको केही किराले टोकेकोमा लगायो भने धेरै निको हुन्छन् यहाँ पहाडको हामी पाहाडको टुसकाहरू यो पुत्काको महलाई